मेरो आफ्नो गाउँ भनेको चिया बगान हो यो दुई सय वर्षभन्दा अघिदेखि चियाको खेती भएर आएको यो भए तापनि चिया कमानमा श्रमिकहरू अझै पनि निम्नतम् रोजी प्राप्त गर्न सकिराखेको छैन योभित्र धेरै श्रमिकहरू आफ्नो खुन र पसिना बगाए तापनि उनीहरूले पाउनु पर्ने जुन ज्याला छ त्यो सठिक रूपमा अहिलेसम्म पाउन सकेको छैन अब यो हाम्रो गाउँ चिया बारी हेर्नुको लागि यो वरिपरि सुन्दर हरियो जुन प्रकारको पर्यावरणको हिसाबले हो भने पनि यो अत्यन्त सुन्दर बसेको एउटा पाहाडी भेकमा अलग्गै यसको सौन्दर्य छ यसको शितल जुन चिसो पानीहरू जुन यहाँ पाइन्छ यो बस्नका लागि अत्यन्तै सुन्दर र उपयुक्त स्थान हो र यही कुरोहरू मलाई यो आफ्नो गाउँको मन पर्छ